हेलो दाजु ए सुन्नु होस् न खै मैले तपाईँलाई हिजो भनेको थिएँ नि सिन्डिकेटको गाडी खै त्यो त भएन त अन्त म यहाँ कति लेट भइसक्यो म आठ बजी निस्केको मान्छे यहाँ म नौ बजी पुग्नु पर्ने अफिसको काम लिएर छैन अहिलेसम्म आइपुगेको छैन अनि धेरै चोटि कल गरिसकेँ अहिलेसम्म आइपुग्नु भएको छैन खै के गर्नु हौ अब तपाईँहरूलाई त यसो चिनेको जानेको भनेर पो भनेको त हौ अब खै त भएन नि अब लेट भयो मलाई त अब भएन त अन्त के गर्नु हौ तपाईँहरूलाई त झन् त्यत्रो अब म चिन्छु जान्दछु राम्ररी अब भरोसा गरेर भनेको मैले तपाईँहरूले त खै अब उयो गरिदिनु भएन रेसपन्सै राम्रो गरिदिनु भएन अब खै के गर्नु हौ होस् होस् अब छोड् दिनु होस् यहाँनेर म अब यहाँबाट भाइहरूलाई लान्छु अब एउटा गाडी पक्रेर तपाईँ ढिलो त गरिदिनु भयो तपाईँले ढिलो गरिदिनु भयो धेरै धेरै